मैले चाहि धेरै वर्षदेखि धेरै वर्ष अगाडिदेखिकै सनसिल्क स्याम्पू लगाउनु युज गर्दैथेँ अन्त मलाई चाहिँ धेरैजना साथीहरूले भन्यो कि अब एउटा के भन्छ हर्बलमा राम्रो स्याम्पू आएको छ त्यो युज गर न भनेर भन्यो त्यही कारणले मैले पनि त्यो स्याम्पूमा गएर युज गर्दा चाहिँ तर मलाई चाहिँ एकदमै त्यो स्याम्पूले चाहिँ अहिले चाहिँ मेरो हेयरफल पनि एकदमै बेसी भयो प्लस डेन्ड्रफहरू पनि आयो होइन कपालहरू पनि पुरा रफ भयो त्यही कारणले गर्दाखेरि चाहिँ अब हाँगाहरू पनि आयो कपालमा यस्तो चिलाउ कपालहरू पुरा चिलाउनेहरू पनि भयो होइन एकदमै बेसी ड्राई भयो त्यही कारणले गर्दा चाहिँ अब तपाईँहरूले चाहिँ जति पनि स्याम्प स्याम्पूहरू चाहिँ अब हेयरमा तपाईँहरूले लगाउनुहुन्छ त्यो चाहिँ एकदमै सोचेर मात्रै उयो गर्नुहोस् होइन राम्रोसँगले हेरेर बुझेर मात्रै गर्नुहोस् मलाई चाहिँ अब त्यस्तो लाग्यो एक्कासि स्याम्पूहरू यसरी चेन्ज गर्दा चाहिँ आफूलाई नै अब इफेक्ट हुँदोरहेछ होइन कपालहरूमा चाहिँ अब पुरै झर्ने चिलाउने यस्तो डेन्ड्रफहरू आउने ड्राई हुने हाँगाहरू आउने यस्तो हुँदोरहेछ त्यही कारणले चाहिँ तपाईँहरूले चाहिँ अब राम्रोसँगले बुझेर मात्रै हेयरको लागि चाहिँ स्याम्पूहरू चेन्ज गरिदिनु होस्